मेरो रुचिको विषय चाहिँ मलाई फोटोग्राफी भिडियोहरू हो अन्त यस भिडियो भो फोटोग्राफी गर्न त अहिले विशेष गरी माोबाइल फोनले पनि धेरै काम दिन्छ मोबाइल फोनको धेरै योगदान छ फोटोग्राफीमा पनि अहिले मोबाइल फोनले नै बेसीजस्तो फोटोहरू खिचिएको हामी पाउँछौँ किनभने मोबाइल फोनले चाहिँ सस्तोमा हाम्रो रुचिहरू पुरा गर्ने काम गर्छ हाम्रो इच्छाहरू पुरा गर्न चाहिँ सस्तो दाम यो फोनले पनि काम गरिरहेको छ विशेष गरेर अन्त मलाई चाहिँ यो फोन चाहिँ मेरो बाबाले किनिदिनु भएको हो अन्त बाबाले किनिदिएर नै मेरो रुचिको विषय अगाडि बढेको छ अन्त यदि मैले यो फोन बाबाद्वारा नपाएको भए चाहिँ मैले यो फोनबाट फोटोहरू खिच्नसक्ने थिइनँ त्यसैले चाहिँ मेरो यो रुचि पुरा गर्नको लागि चाहिँ मेरो बाबाले ठुलो सहयोग गरेको छ यसैले मैले प्रकृतिको फोटोहरू खिच्नु नयाँ नयाँ कुराहरू एब्सट्रेक्ट ढङ्गमा खिच्नु मलाई धेरै मनपर्छ यसैले मलाई मेरो बाबाले फोन किनिदिएर धेरै सहयोग गरेको छ